हामी डान्स चाहिँ धेरैवटा साइट्सबाट सिक्नु सक्छ त्यो चाहिँ साइट्सहरू चाहिँ कुन चाहिँ कुन चाहिँ हो भन्दाखेरि फर्स्टमा हेर्नु पर्दाखेरि युट्युब फेसबुक इन्स्टाग्राम छ यो तिनटाबाट चाहिँ बेसिकल्ली बेसीभन्दा पनि बेसी चाहिँ यसबाट चल्छ यो तिनटामा चाहिँ युट्युब नम्बर वानमा आउँछ युट्युबबाट चाहिँ कसरी सिक्नु सक्छ भन्दाखेरि हामीले हामीले पहिला पहिला पहिलाको लाइक नाइन्टिन हन्ड्रेट सेन्चुरीतिर नाइन्टिन हन्ड्रेट फोर्टी फाइभतिर रिलिज भएको डान्सहरू पनि त्यसमा देख्नु सक्छौँ अनि अनि अहिले चल्दै गरेको दुई हजार तेइसमा चल्दै गरेको सङहरू पनि डान्सहरू पनि त्यसबाट देख्न सक्छौँ अनि पहिला पहिलाको जस्तै पहिला पहिलाको टाइममा त धेरैवटा हिरोइनहरू हुन्छ उनीहरू उनीहरूले चाहिँ कस् प्रकार प्रपकारको डान्सहरू गर्नुहुन्थ्यो अनि अहिलेको टाइममा हेर्नु पर्दाखेरि चाहिँ अहिले धेरै चेन्जेसहरू आइसकेको छ डान्समा तर हामीले चाहिँ कसरी सिक्नु सक्छ भन्दाखेरि पहिला चाहिँ हामीले त्यो उनीहरूले कसरी गरेको छ डान्स त्यसलाई हेर्छ अनि उनीहरूले स्टेप गरेको त्यसलाई सिक्छ त्यसै त्यसरी नै हामी डान्स पनि त्यसरी नै हामी डान्स सिक्नु सक्छौँ धेरैवटा साइट्सबाट अनि हामीले युट्युबबाट त डान्स सिक्छ सिक्छ फेसबुकतिर पनि अहिले रिल्सहरूको अप्सन भिडियोहरूको अप्सन हुन्छ त्यसबाट पनि हामी डान्स सिक्नु सक्छ सबैभन्दा बेसी हालिने भनेको चाहिँ इन्स्टाग्राममा हो किनभने अहिलेको अहिलेको टाइममा नानीहरूले सानो सानो नानीहरू पाँच छ वर्ष पुगेको नानीहरूले पनि इन्स्टाग्राम युज गर्छ अनि इन्स्टाग्राम चाहिँ किन युज गर्छ भन्दाखेरि ठुल्ठुलो सेलिब्रेटीहरूले चाहिँ यही यही इन्स्टाग्रामबाट नै आफ्नो करियर बनाएको छ इन्स्टाग्राममा बेसी फलोवर्स छ भने मन्थली इनकम पनि हुन्छ त्यही भएर हाम इन्स्टाग्रामतिर चाहिँ रिल्सहरू बनाउँछ त्यसमा चाहिँ बेसी जस्तो चाहिँ कस्तो हुन्छ भन्दाखेरि डान्सको हुन्छ डान्समा चाहिँ अहिले ट्रेन्डिङ चल्दै गरेको चाहिँ बादल बर्षा बिजुली भन्ने हो त्यो चाहिँ त्यसमा चाहिँ त्यसमा चाहिँ हामी कसरी सिक्छ भन्दाखेरि उनीहरूले तरिकाले भनेको हुन्छ तेसबाट गरेर सिक्छ हामी उनीहरूले कस्तो कस्तो प्रकारले गरेको हुन्छ स्टेप्सहरू हेर्दै हामी सिक्छ अनि यो भन्दा अगाडि लकडाउन लकडाउनको टाइममा चाहिँ हामीले चाहिँ अरूकोबाट कसरी सिक्छ अरू कुन चाहिँ कुन चाहिँ साइट्सबाड सिक्नु सक्छ जस्तै एप्सहरूबड सिक्नु सक्छ भन्दाखेरि चै लकडाउनको टाइममा दुई टु थाउजन्ड ट्वेन्टी वानको टाइममा चाहिँ हामीले चाहिँ त्यतिबेला सानो सानो नानीहरूदेखिको लिएर ठुल्ठुलो आन्टी दादा दिदीहरूले पनि युट्युब टिकटक स्न्याप च्याट अनि लाइकी एपहरू चलाउनु हुन्थ्यो त्यसबाट पनि हामी धेरैवटा डान्सहरू देख्न पाउँछ अनि डान्सहरूको पनि धेरै धेरै प्रकार हुन्छ जस्तै हामीले हामीले फर्स्टमा हेर्नु पर्दाखेरि चाहिँ डान्सहरू चाहिँ जात जातको नाममा पनि हुन्छ त्यसमा चाहिँ तामङ डान्स लेप्चा डान्स भुजेल डान्स राई डान्स तामङहरू तेस्तो टाइपको हुन्छ अनि मैले एक्सपिरियन्स गरेको सम्ममा चाहिँ अहिलेसम्ममा चाहिँ लेप्चा डान्स चाहिँ धेरै राम्रो हुन्छ अनि हामी नर्मल डान्स गर्नेहरूले चाहिँ त्यस्तो टाइपको गर्नु सक्दैन त्यसमा बडीको पोस्चर अर्कै हुन्छ डान्स गर्ने तरिका पनि अर्कै हुन्छ उनीहरूको ड्रेसहरू पनि धेरै राम्रो हुन्छ अनि डान्स गरेर डान्स गर्दाखेरि उनीहरूलाई धेरै राम्रो सुहाउँछ त्यस्तो टाइपकोले हुन्छ